हेलो हजुर हजुर नर्मल भन्नाले कति दसदेखि उँधो बाह्रदेखि उँधो आठदेखि उँधो

अहिले एकदम चलिरहेको त तपाईँको रेडमी र रियलमी भन्छ एमआई कम्पनीको एकदम राम्रो अनि एकदम चलिरहेको छ फिचर्सहरू पनि एकदम राम्रो छ क्यामेरा क्यामेराको क्वालिटीहरू पनि एकदम राम्रो छ अन्त ब्याट्रीहरू तपाईँको पाचँ हजार एमएच भन्छ त्यो अब ब्याट्रीहरू खपाउनु नखपाउनु त त्यो अब तपाईँहरू चलाउने कै हातमा हो आएर तपाईँले हेर्नु भयो भने अझै राम्रो हुन्छ दोकानमै आएर हेर्नु भयो भने हेडफोनहरू त अहिले कुनै पनि मोबाइलमा पाउँदैन तपाईँको अहिले चार्ज मोबाइलसित चार्जर चाहिँ पाउनु हुन्छ हजुर हजुर अहिले कुनै पनि कम्पनीको त्यो हेडफोन चाहिँ हाल्दैन त्यो त तपाईँहरूले एक्स्ट्रा किन्नु पऱ्यो आउनुहोस न् तपाईँको दामहरू त अब त्यो मोबाइलै हेरिहेरि हुन्छ आठ हजार सात सात हजार पाँच सौसम्मको तपाईँलाई राम्रै हुन्छ त्यो एकदम राम्रै छ स्पिडहरू एकदम राम्रो छ स्टोरेज तपाईँको फोर जिबी हो फोर जिबी त अब तपाईँहरूलाई एकदम काफी नै हो भनौँ न फोटोसोटो राख्नु हो भिडियोहरू अलिअलि खिच्नु तपाईँलाई काफी नै हुन्छ हजुर हजुर दोकानमा मै मै हुन्छु हुन्छ हुन्छ आएर हेरेर लानुहोस् न हुन्छ अहिले त अब स्मार्टफोन त अब अहिले हुनै पर्छ समयअनुसार हजुर हुन्छ आएर हेरेर लानुहोस् न ल मै हुन्छु दोकानमा